मैले सिक्किममा उन्नाइस सय छ्यासी सालदेखि काम गर्न थालेको हो त्यसताक सिक्किम पुरै रिमोट थियो कुनै त्यहाँ पढेलेखेका मान्छेहरू थिएनन् त्यहाँ सबै अन निमुखाहरू मात्र थिए प्रायः केही नजान्ने केही नगर्नेहरू केही यादै न केही यादै नगर्ने शिक्षाप्रति उनीहरूको केही चासो थिएन सबै दार्जिलिङ कालेबुङ खरसाङकै मान्छेहरू गएर वहाँ वहाँ एपोइन्टमेन्ट पाएर कामहरू गर्न थाले त्यहाँदेखि सिक्किमलाई अलिलि अलिलि अलिलि बिस्तार गर्दै लान थाले र पहिलाको सिक्कमभन्दा अहिलेको सिक्किममा आकाश पातालको फरक छ अहिले त हाम्रो सबै स्टेटलाई सिक्किमले नै अर्गनाइज गरे जस्तो लाग्छ